हेलो

हजुर दुख्दैछ अन्त खुट्टाहरू दुख्दैछ अन्त कुन चाहिँ दबाईहरू खानुपर्छ तपाईँले बताइदिनु होस् न हजुर माथ्लो हजुर हजुर हजुर अब के भएको मलाई त थाह छैन तपाईँले भनिदिनु होस् न निकै साह्रै दुख्दैछ

हजुर हजुर होइन तपाईँले अब एकपल्ट दबाई दिएर हेर्नुहोस् न ठिक भयो भने त ठिकै छ नभए चाहिँ म जान्छु नि हस्पिटल

हजुर ज्वरोसोरो छैन त खाली भुँडीहरू मात्रै दुख्छ खुट्टाहरू हजुर हजुर हजुर ढाड पनि कोही कोही बेला दुख्छ अहँ सुन्निएको छैन केही भएको छैन कोही कोही बेला अलिअलि दुख्छ हजुर छेपारीहरूको पनि दुख्छ कोही बेला यता माथि फिलातिर पनि दुख्छ हजुर हजुर हजुर

हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ